दार्जिलिङ जिल्लामा हुने केही लोकप्रिय स्थानहरूकोमा खेलकुद अथवा मनोरञ्जनात्मक गतिविधिहरू भन्नुपर्दा चाहिँ यहाँको सबैभन्दा लोकप्रिय चाहिँ पन्ध्र अगस्त उन्नाइस सय सैँतालिसमा जब भारत स्वतन्त्र भएको थियो त्यस दिनलाई एकदमै भव्य रूपले यहाँ पालन गर्छ र यहाँको स्कुलहरू यहाँको विद्यालयमा विद्यालयहरूबाट सबै छात्र छात्राहरूले यसमा प्रतियोगितामा भाग लिएको हुन्छ अनि विधार्थीहरूद्वारा धेरै राम्रो राम्रो नृत्य खेलकुद यस्तै क्रियाकलापहरूले मानिसहरूलाई मनोरूञ्जनहरू दिइरहेको हुन्छ र यसबेला विभिन्न स्कुलहरूको फुटबल प्रतियोगिता पनि हुन्छ जो धेरै रोचक हुन्छ अनि यो भयो एउटा अनि अर्को यस्तै दसैँ दिवाली यही दुईवटा चाडहरूको बिचमा दार्जिलिङमा एकदमै राम्रो लाग्ने भनेको एउटा मेला हो जो एकदमै भव्य रूपले लागिएको हुन्छ जहाँ दार्जिलिङका स्थानीय मानिसहरूले धेरैभन्दा धेरै आनन्द लिइरहेको हुन्छ उनीहरू आफ्नो दैनिक जीवनको व्यस्ततालाई केही क्षण पर सारेर भए पनि त्यस मेलामा भुल्लिन आनन्द उठाउन आएको हुन्छ र यस्तै मेलाहरूको कुरा गर्नु पर्दा त्रिवेणीको मेला यस्तै दार्जिलिङ लेबोङ लेबोङ ग्राउन्डमा लाग्ने मेला अनि यी मेलाहरूमा धेरै प्रकारका व्यञ्जनहरू खाने कुराको दोकानहरू लगाइएको हुन्छ खेलहरू हुन्छ नानीहरूको लागि अलग्गै युवाहरूको लागि अलग्गै स्त्रीहरूको लागि अलग्गै यसरी खेल खेलहरू राखिएको हुन्छ धेरै प्रदर्शनीको चिजहरू पनि राखिएको हुन्छ जो एकदमै रमाइलो देखिन्छ